मलाई पुस्तकहरू बाहेक चाहिँ पत्रिकामा चाहिँ हिमालय दर्पण पत्रिका पढ्ने गर्छु त्यसमा पनि म त्यसमा भएको समाचारहरू अनि मलाई चाहिँ त्यहाँ तीमध्ये भन्दा पनि त्यहाँनिर कथाहरू हुन्छ कविताहरू हुन्छ अनि रचनाहरू छापिएको हुन्छ ती कुराहरू पढ्न चाहिँ एकदमै मलाई मनपर्छ बेसी जस्तो मैले त्यस्तै कुराहरू नै पढ्ने गर्थे अनि गर्छु पनि अहिले पनि अनि न्युज चाहिँ समाचारहरू चाहिँ हेर्छु अनि त्यसको शीर्षकहरू चाहिँ पढ्ने गर्छु अनि त्यसपछि ए यो भएको रहेछ यस्तो भएको रहेछ यो ठाउँमा भन्ने भनेर बुझिहाल्छ अनि बेसी जस्तो त मलाई त्यहाँ भएको कथाहरू कविताहरू रचनाहरू चाहिँ एकदमै पढ्न मनपर्छ